हेलो हजुर लाइब्रेरी स्टेसनरिज हो सुन्नुहोस् न मलाई सेमिनारको लागि अलिक स्पेनरिस् स्टेसनरिजहरू चाहिएको थियो कि पाउँछ होला नि है मलाई त्यही कति भनौँ अब झन्डै हन्ड्रेडजनाजस्तो पार्टिसिपेन्ट हुन्छ हो अन्त त्यसमा अब पेन दिनुपर्छ एउटा राम्रो खालको पेन एउटा नोटबुक र एउटा अन्त नोटबुकसँगै एउटा डायरी पनि अन्त त्यो फोल्डर अन्त त्यहाँदेखि फोल्डर एउटा राम्रो खालको छ जुन चाहिँ त्यो डक्युमेन्टहरू राख्नु हुन्छ नि हो त्यो अन्त एउटा ब्याग पनि हुन्छ जस्तै यो जुट ब्यागहरू हुन्छ नि हजुर हजुर मलाई कहिले नेक्स्ट विक छ कि सेमिनार हजुर अन्त अरू के एड गर्नु सक्छ होला नोटबुक हजुर एउटा राम्रै खालको कति फी हजुर फिफ्टीदेखि सेभेन्टी फाइभ हजुर फिफ्टिदेखि सेभेन्टी फाइभ रेन्जको हालिदिनुहोस् न हजुर हजुर त्यो लगाइदिनुहोस् अन्त त्यो जुन चाहिँ फोल्डर भन्यो नि हो त्यो पनि राम्रै हालिदिनुहोस् न अरू त पेन त हजुर होइन अर्डिनेरी जुन चाहिँ त्यो म्याक्स राइटरहरू भए पनि हुन्छ कति ट्वेन्टी रु ट्वेन्टी रुपिसहरू गर्ने लगाइदिनुहोस् न हुन्छ म त्यसो भने कहिले भो भोलितिर एकखेप आउँछु नि तपाईँको दोकानमा ल त्यो विक समानहरू हेर्छु कि अन्त म त्यहाँदिखि कन्फर्म गर्छु नि तपाईँलाई त्यसको लागि के उयो पेमेन्टहरू पहिल्यै गर्नुपर्छ कि हजुर भोलि आएर एडभान्स गरिराख्दा हुन्छ है डल्लै त अहिले दिनु सक्दिनँ है किनभने फन्ड रिलिज भएको छैन हो आधा चाहिँ दिइराख्छु त्यहाँदेखि पेमेन्ट चाहिँ अलिक पर्खिदिनु सक्नुहुन्छ होला नि है ए अँ हुन्छ हवस् धन्यवाद